हेलो ए हजुर नमस्कार तपाईँ चसमा पसल छ नि तपाईँको

त्यही त च चस्माको क्वालिटी के कस्तो छ तपाईँकोमा कति कति दामको छ होला हौ हजुर हजुर हजुर हजुर पाँच सौदेखि तपाईँको एकदम हाइयेस्टमा कतिसम्म होला ए हजुर हजुर भनेपछि राम्रै क्वालिटीमा छ नि अच्छा म एउटा लिउँ भनेर सोचिरहेको छु कि म तपाईँको आर दोकानमा आएर अब के कति दामको यसो हेरेर म लिन्छु तपाईँको मैले अब मलाई कतिसम्मको चाहिँ एउटा डिस्काउन्ट गरिदिन सक्नुहुन्छ ए हजुर हजुर सयमा फाइभ पर्सेन्टसम्म हजुर हजुर भनेपछि तपाईँको पाँच सौदेखिको माथि चौध पन्ध्र सौ जति दामको छ त्यसमा अब पाइभ पर्सेन्टसम्म चाहिँ माने डिस्काउन्ट छ है हजुर हजुर

हुन्छ म एउटा लिनुपर्यो कि कहिलेतिर आउँदाखेरि ठिक हुन्छ होला तपाईँको दोकान जहिले नि खुला हुन्छ कि हजुर हजुर ए हजुर हजुर हुन्छ हुन्छ भनेपछि राम्रो एकदम राम्रो क्वालिटीमै छ तपाईँको दोकानमा हजुर हजुर अहिलेसम्म कुनै प्रकारको त्यस्तो केही कम्प्लेनहरू उयोहरू त छैन नि कस्टमरबाट हजुर हजुर हजुर हजुर हजुर ए हजुर हजुर हुन्छ म आउँदैछु भनेपछि पाइभ पर्सेन्ट चाहिँ लेस गर्नुहुन्छ है अँ हुन्छ हुन्छ हुन्छ हुन्छ